पदयात्राको लागि उपयोग हुने उपकरणहरू त अब आफूले लाउनुपर्ने अलिकति अब जोडको चिप्लिनुओर्नु भएन है काँडासाँडा टेकेर हिँड्ने अलिकति अब पदयात्रा गरिसकेपछि ट्रेकिङ गरिसकेपछि जङ्गल सङ्गल यसो डाँडा काँडा ओह्रालो उकालो हिँड्ने अलिक नचिप्लिने काँडासाँडा टेक्ने झोडीसोडी पेल्नु हुने खालको जुत्ता आलिकिति ज्याकेट स्याकेट बाटोमा पानी पर्दाको लागि रेनकोटहरू अनि केके अब त्यस्तै पाराले अनि अब झोडीहरूतिर हिँड्दा ओर्दा नच्यातिने लुगाहरू त्यस्तै कुराहरू लिएर हिँड्नु पर्यो अनि गएर बसिसकेपछि के कसो गर्ने हो टेन्ट हालेर बस्ने हो कि त्यत्तिकै के गरेर बस्ने अब ट्रेक यात्रा बस्ने गरी गएको हो कि बा फर्किने गरी गएको हो त्यो हेरेर है के प्रकारले हुन्छ कस्तो प्रकारले अब पहिल्यैबाट प्लानिङ गरेर हिँडेर त्यही हिसाबले लिएर हिँड्नु पर्ने हुन्छ प्लानहरू चाहिँ अनि अब त्यसरी लिएर हिँडेर पनि अब खानेकुराहरू चाहिँ अब कस्तो जग्गा जाँदैछ अब धेरै उकालो ओह्रालो हिँड्नुपर्ने छ भने अलिकिति आफूसँग मकैसकै हुन्छ कि चुइगम हुन्छ कि अलिकति चबाइरहने केही कुरा ध्यानमा आइरहने अब अलिकति त्यस्तो कुराहरू लिएर पानीको बाटो हिँड्नुपर्ने छ भनेदेखि अब त्यस्तै हिसाबले के गरेर हुन्छ खुट्टातिर पानी पस्यो ओर्यो भनेदेखि खुट्टाहरू चलाइराख्नुपर्यो है चिसो पस्नु दिनु भएन के गर्नु भएन बिमारी हुने गरी अब दबाईहरू लिएर हिँड्नु पर्यो कस्तो जग्गा छ चिसो लाग्ने ओर्ने जुगाहरू लाग्ने छ भने त्यसको लागि उपकरणहरू लिएर हिँड्नुपर्यो है पहिल्यैबाट हेरेर खाने कुराहरू त अब जतिसक्दो छिटो पाक्ने मेगीसेगी हुन्छ कि के कुरा हुन्छ बेसी बेरसम्म पकाइरहने कुरा त आएन अब ट्रेकिङ त प्रायः जङ्गल जस्तो एरियाहरूमै जाने हो अनि त्यस्तो मान्छे सान्छे नभएको जङ्गल एरियाहरूमा अब धेरै बेरसम्म समय लाग्ने पाक्नु धेरै चिजबिज लाग्ने मसाला लाग्ने खानाहरू चाहिँ होइन अब एकछिनमा अलिकति उमाल्दै हुने अलिकति पोल्दै हुने कुराहरू त्यस्तो चिजहरू लिएर हिँड्नुपर्यो है सकेसम्म अब मेगी वाईवाईहरू नुडल्सहरू के हुन्छ नभए अब अलिकति केही पोलेर हिँड्ने कुराहरू अब हिँड्नु ओर्नु मकै सकै केके लिएरै हिँड्नुपर्यो है बाटोमा धेरै उँभोतिर जानु छ भनेदेखि अब तपाईँको जाडो जग्गामा हो भनेदेखि चाहिँ अब लुहरू लाग्ने चान्सेस हुन्छ जस्तै अब माथि सन्दकपुरहरू अक्सिजनको कमी हुन्छ त्यस्तो कुराहरूमा चाहिँ त्यस्तो जग्गाहरूमा चाहिँ अब आफूलाई एनर्जेटिक राख्ने अब के कुरा चाहिँ हुनुसक्छ अब त्यो कुराहरू लिएर हिँड्नुपर्यो है जिउमा अलिकति एनर्जी आइरहने बाटोतिर पानीहरू मज्जाले लिएर हिँड्नुपर्यो अब पानी पाउँछ पाउँदैन तातो पानीहरू केके हुन्छ त्यो कुराहरू अब पहिल्यैदेखि ध्यानमा राखेर त्यही हिसाबले